मैले चाहिँ अस्ति साह्रै केक खान मनपरायो नानीहरूले हो केक केक बनाउनु आमा केक बनाउनु भन्नुथाले र मैले चाहिँ त्यसमा चाहिँ जुन प्रडक्टहरू चाहिन्थ्यो सामानहरू चाहिन्थ्यो त्यो सबै भेला पारेर चाहिँ मैले अब त्यसमा अन्डा भयो मैदा भयो त्यसमा अब पेस्ट गरेको सुगर भयो होइन त्यो क्रिमहरू भयो गुलाबजलहरू भयो त्यो सबै लगाएर चाहिँ मैले अब ओभनमा चाहिँ मजाले केकहरू बनाएँ अन्त केकहरू बनिँदा बनाउँदाखेरि चाहिँ त्यो चाहिँ एकदमै मजाले अब मैले बनाएँ त्यसमा बनाएपछि चाहिँ अब त्यो अब ठिकै पाक्ने समयमा चाहिँ त्यहाँदेखि चाहिँ त्यो रेडी भइसक्यो होइन त्यहाँदेखि चाहिँ मैले त्यसलाई चाहिँ अब निकालेँ त्यहाँदेखि चाहिँ नानीहरूले चाहिँ भन्यो आमा अब यो खाने बेला भयो है भन्दाखेरि चाहिँ मैले त्यसलाई चाहिँ अब ओभनबाट निकालेपछि चाहिँ एकुरेट टाइममा चाहिँ मैले नानीहरूलाई चाहिँ डिस्ट्रिब्युट गरेँ होइन अन्त नानीहरूले भन्यो आमा यो त पुरै मिठो भएछ यमी भएछ त्यसमा चाहिँ अझै हामीले माथिबाट त्यो आइसिङ गरेको भए राम्रो हुन्थ्यो है कति मिठो भएछ आमा अब हामीलाई कोही बेला पार्टीतिर मेरो बर्थडेहरूतिर बनाइदिनु होस् है यसरी नै मलाई त साह्रै पो खान मनपर्यो तपाईँको हातले बनाएको यो प्रडक्ट यो चाहिँ भनेर भन्यो होइन अन्त मैले चाहिँ बनाएँ मलाई साह्रै खुसी लाग्यो मेरो नानीहरूले चाहिँ मेरो हर्कबढाइँ गर्यो यस्तो मिठो भएछ यति राम्रो भनेर भन्दाखेरि चाहिँ अन्त मलाई पनि खुसी लाग्यो त्यस कारणले चाहिँ अब म कुनै अब सानो नानीहरूको पार्टीतिर चाहिँ अब किड पार्टीतिर चाहिँ त्यस्तै बनाउँछु भन्ने चाहिँ मैले मनमा छ सोचेको छु होइन त्यति सजिलो काम अब मैले बनाएर नानीहरू सबलाई चाहिँ बसी खुसी पारेर खुवाएँ त्यसमा चाहिँ अब नानीहरूले पनि मलाई धेरै धेरै थ्याङ्क्यु दियो धन्यवाद दियो होइन मा तपाईँले बनाएको साह्रै मिठो भएछ भनेर भन्न थाले अन्त त्यही भन्दैछु अन्त त्यसकै लागि चाहिँ अब राम्रो भयो अनि मैले अब त्यो प्रडक्ट चाहिँ सधैँको लागि सिकिराखेको छु